मेरो पोजेटिभ र नेगेटिभ चिज गुणहरू भन्नुपर्दा मेरो पोजेटिभमा चाहिँ के छ भन्दा म सबैलाई सहायता गर्छु होइन सबैसँग राम्रोसँग बोल्छु अन्त पढ्नुतिर राम्रोसँगले पढेँ भने राम्रो पढ्नसक्छु अन्त म खाना बेसी खान्छु आफ्नो हेल्थ राम्रोसँग ख्याल राख्छु हाइजेनिक छु होइन अन्त चाहिँ म आफूभन्दा ठुलालाई इज्जत गर्न जान्दछु अन्त नराम्रो चाहिँ के चाहिँ छ भन्दाखेरि चाहिँ तपाईँको मेरोमा भन्दा चाहिँ मलाई एक त छिट्टो रिस उठ्छ दोस्रो पढ्नु अल्छी लाग्छ पढ्दिनँ बेसी हतपत घुम्न जान मात्रै इच्छा लाग्छ तेस्रो चाहिँ म एकदमै झगडालु छु हात लगाइहाल्छु घुस्सी खाइहाल्छु लडाइँ परिहाल्छु अन्त चाहिँ

त्यत्ति नै हो